अब हाम्रो यहाँ कालिम्पोङमा चाहिँ ड्रिम अब सिनेमा भन्ने सिनेमा घर चाहिँ अब एउटै हो ड्रिम थिएटर भन्ने छ अब कोही कोही बेला चाहिँ राम्रो राम्रो अब फिलिमहरू लाग्दा पिकचर लाग्दा चाहिँ हामी म हस्बेन्ड मेरो नानी छोराहरूसँग चाहिँ गएर हेर्छु